म चाहिँ युट्युबतिर हेरेर पकाउँदिनँ होइन अन्त आफैँ नै पक जतिसक्दो आफैँले नै पकाउँछु अब आफैँले नै उयो गरेर मनले अब जस्तो आउँछ म त्यस्तै बनाइदिन्छु हो फेरि मेरो त पहिल्यैदेखिको सानोमा आमाहरूले बनाएर बनाएर अब त्यही देखेर देखेर देखेर अब सानैदेखि बनाएर होला मैले होइन त्यही भएर म त युट्युबहरू यस्तो गरेर हेरेर म त बनाउँदिनँ जस्तो अब घरमा आमा आपा आमाहरूले जस्तो बनाउनु हुन्थ्यो मैले त्यस्तै अब त्यही उयो गरेर अब बनाउँदै गएँ अन्त के पकाउनु अब सबै आउँछ अब जस्तै कि अब खानामा भातमा भात त बनिहाल्छ अब चिकन भने चिकन सब्जी भने सब्जी दाल स उयो सबै चट्नी वट्नी अचार सबै बनाउँछु अन्त चिकनको चिकनमा पनि अब त्यो चिकन पनि अब कसरी बनाउनु भन्दाखेरि चाहिँ हाम्रो अब चिकन अब मजाले अब अचार के अरे मसाला ससाला मजाले पहिला फ्राई गर्यो होइन फ्राई गरेर चाहिँ निकाल्यो निकालेर त्यसलाई के अरे उयो के भन्छ यस्तो मिक्सीमा लगायो त्यसलाई ग्राइन्ड गर्यो प्याजलाई पनि गर्दा ग्रेभी खान्छ भने चाहिँ अब प्याजलाई पनि ग्राइन्ड गर्ने टमाटरलाई पनि ग्राइन्ड गरेर चाहिँ त्यसलाई चाहिँ ग्रेभी हुन्छ अब कसैले सुक्खा खान्छ भने चाहिँ अब त्यसलाई फ्राई गरेर प्याजहरू काट् अब डल्लो डल्लो टाइपको काटेर अब त्यसलाई माथिबाट हालेर अब त्यो स्नेक्स जस्तै बनाउने अब त्यो हुन्छ होइन अब दाल भने अब त्यो दाल त्यही हो दाल भिजाएर प्याज स्याज लसुन के के काटेर के अरे त्यो झानेर उयो गर्यो भने त भयो म त्यस्तै बनाउँछु अन्त अब के बनाउनु अब त्यहाँदेखि चाहिँ अचार चट्नीहरू त्यही हो त्यो टमाटर खुर्सानी त्यही पिसेर अब अलि अलि गर्दा त्यही हुन्छ